प्रायः जस्तो सबै सांस्कृतिक समूहहरूको मानिसहरू नै बस्ने गर्छन् जस्तो बङ्गाली हिन्दू मुस्लिम बिहारी मद्रासी अनि हामी सबैजना मिलेर नै बस्ने गर्छौँ